मेरो चाहिँ है हबीसहरूमा चाहिँ गाउनु चाहिँ एउटा फर्स्ट मेरो हबी हो गाउनु गायनपट्टि चाहिँ म मेरो कसरी रुचि जाग्यो भन्दाखेरि चाहिँ जब म क्लास एट पढ्दै थिएँ त्यति बेला चाहिँ हाम्रो फ्री पिरियडमा एकजना सर आउनु भएको थियो अनि उहाँ पनि एउटा म्युजिक लभर हुनुहुँदो रहेछ सो त्यो फ्री पिरियडमा चाहिँ हामी सबै साथीहरूले चाहिँ डिसाइड गर्यो कि हामी सिङ्गिङ है एउटा एउटा सिङ्गिङ गेम खेलौँ न भनेर अनि त्यसमा चाहिँ मैले पनि गाएँ कि अनि त्यो फर्स्ट टाइम मैले एक्सपिरियन्स गरेँ अब है त्यति फर्स्टपटक मैले गाउँदाखेरि चाहिँ जसरी मलाई मेरो साथीहरूले मलाई है साथीहरूले मेरो उत्सुक्ता बढायो अनि जसरी मैले गाएँ है त्यो देखेर चाहिँ मलाई गाउनुपट्टि चाहिँ अझै झन् रुचि जाग्यो है मैले गाइसके ज गाइसकेर जस्तो मेरो साथीहरूले मलाई प्रेज गर्यो मलाई इन्करेज गर्यो कि मैले अझै है मेरो सुर अझै मैले सिङ्गिङ भोकल क्लासेजहरू मैले जोइन गरेर है अझै मेरो गायनमा जुन चाहिँ त्यो इन्ट्रेस्ट छ एउटा हबी है त्यसलाई म बढाउनु सक्छु अघि लानु सक्छु भनेर जसरी मेरो साथीहरूले है मलाई इन्करेज गर्यो मलाई मोटिभेट गर्यो त्यो त्यहाँ त्योतर्फदेखि चाहिँ मलाई यो गाउनुपट्टि चाहिँ एकदमै रुचि जागेर आयो अनि त्यसपछि चाहिँ म आकर्षित भएँ अनि मैले यो चाहिँ मेरो एउटा पेसन मात्रै हो यसलाई मैले एम्बिसन लिएर चाहिँ हिँडेको छुइनँ है एम्बिसनको रूपमा त मैले यसलाई लिएर हिँडेको छुइनँ तर फ्री जब मेरो लेजियर एउटा टाइम हुन्छ है जब म फ्री हुन्छु त्यति बेला चाहिँ म यो गाउनुपट्टि चाहिँ म फोकस गर्छु भनेर मैले सोचेको छु